फर्निचर वर्ल्ड हो ए हजुर हजुर दाजु ए भाउजू हुनुहुँदैन ए होइन मैले अस्ति चियर लगेको थिएँ अन्त राम्रो छ स राम्रो छ दाजु लग्नुहोस् कम्ती पनि गरिदिन्छु भनेर छवटा लिएर आएँ त्यो मोटो मोटो ठुलठुलो खुट्टा भएको हुँदो रहेछ चारपाटे खुट्टा भएको लिएर आएँ अब मलाई त लाग्यो दह्रो होला नानीहरू छ घरमा एउटा छोरा एउटा छोरी अन्त छोरीले चियरमा चढेर अलिअलि यताउता चल्यो चियर अलिकति मात्रै झऱ्यो छोरीसँगै पनि झरेन छोरी अलग्गै यतापट्टि उत्र्यो चियर अलिकति झर्यो इति छुएको मात्रै थियो प्वाट्टै फुटी त हाल्यो अब त्यो चियर त्यो महँगो मैले दाम हालेर लिएर आएको पैसा खेरो मात्रै गयो दह्रो छ भन्नु भयो तपाईँले त्यही फुट्नु पनि माथि फुट्यो ठिकै छ नि खुट्टामा फुटेको छ त छोएको पनि थिएन त्यो खुट्टामा कसरी फुट्छ त्यस्तो कुरा मलाई त मन परेन तपाईँको सामानहरू त भाउजूलाई भनिदिनोस् त्यो भाइले कम्प्लेन गरेको थियो भनेर म चाहिँ अब चाहिँ चेयरहरू चाहिँ त्यसरी नलिनु पर्यो तपाईँहरूकोबाट नहुने रहेछ यसरी म त पहिला पनि लिएको भनेर लिउँ भनेको अहँ हुँदैन यसरी